उत्तराधुनिक युगमा सेयर बजार एउटा पैसा लेनदेन गर्ने बजार हो भनेर भन्न सकिन्छ र यसले चाहिँ मानिसलाई कम समयमै लखपति अरबपति बनाउन सक्ने क्षमता राख्दछ तथापि यसबारे सही ज्ञान नभएमा मानिस कङ्गाल अर्थात् गरिब पनि हुँदछ यसमा आउने जति पनि उतारचढावहरू छन् ती उतारचढावहरू अनिश्चित हुन्छ डिजिटल एप्सले निश्चय नै भारतलाई विश्व सामु बलियो र बुद्धिमानी देशको रूपमा उभ्याएको छ यसलाई ठिक प्रकारले उपयोग गरे यो उपयोगी विषय हो यद्यपि यो जोखिमपूर्ण छ यसले अशिक्षित अपठित प्राद्योगिकीय ज्ञान नभएका मानिसहरूलाई समेट्न नसक्नु भने यसको दुर्बलता रहेको देखिन्छ